हामीले खेति बाली गरेर बिउ बिजनहरू लगाएर फलफुलहरू रोपेर खेतीबारी गरेर बेच्नु त बेच्छौँ हामीले खेती लगाएर बेचबिखन गर्छौँ तर हामीलाई जति पनि यो मध्यस्थकारीहरू जति पनि यो सब्जीहरू उठाउने छ जस्तै अदुवा इस्कुस सागसब्जीदेखि लिएर बिचमा उठाउनेहरूले हामीलाई एकदमै अब रेट भन्दा पनि पैसा चाहिँ एकदम कम्ती दिएर हामीलाई दबाइरहेको छ हामीलाई उहाँहरूले उठाउन त उठाउँछ सब्जीहरू खेतीबाली हामी दुःख गरेर लगाइरहेको छौँ लगाउँछौँ उनाहरूलाई दिइ पनि रहेछौँ तर एकदम कम्ती मात्रामा दाम दिएर हामीलाई उहाँहरूले अब नोकसान नोकसानमै परिरहेको छौँ जति पनि खेतीबारी गर्नेहरू जति पनि कृषकहरू छन् बाली लगाउँछन् उहाँहरूलाई चाहिँ फाइदा चाहिँ छैन उहाँहरूलाई जति पनि अलिक भाउ आउँछ अलिकति पैसा पाउने उहाँहरूले नै जो उठाउने सब्जी उठाउने मध्येस्थकारीहरू हुन्छ उहाँहरूले नै अलिक दाम उनीहरूले फाइदा राखेर हामीलाई कम्ती रेटमा सब्जी उठाए पछि हामीलाई फाइदा चाहिँ कही पनि छैन जति पनि हामी दुःख दुःख गरेर बाली त लगाउँछौँ तर त्यसको भन्दा अब कम्ती मात्रामा चाहिँ हामीलाई अब नोकसान भनौँ नोकसान भइरहेको छ हामीलाई बेसी नै अब फाइदा चाहिँ छैन हामीले अब नोकसान खाएर हुन्छौँ कि अब घाटा लाएर हुन्छौँ हामीले बाली त लगाइरहेको छौँ तर हामीलाई यसमा ज्यादा फाइदा चाहिँ छैन हामीलाई जति पनि यो सागसब्जीहरू उठाउँछ मध्यका मध्येस्थकारीहरू छन् उहाँहरूलाई नै फाइदा चाहिँ बेसी छ हामी यो जति बाली लगाउने कृषिहरू छौँ हामीलाई चाहिँ अब फाइदा चाहिँ छैन हामीलाई नोक्सानै नोकेसान भनौँ हामीले अब हामीलाई चाहिँ कम्ती मात्रामा पैसा दिएर हामीलाई हामीसँग सब्जीहरू उठाउँछ उहाँहरूले चाहिँ अब अलिक बेसी नाफा राखेर चाहिँ मन्डीमा उहाँहरूले लाने गर्छ त्यसैले चाहिँ आब हामीलाई चाहिँ आब नोकसानै नोकसान दुःख गरेको पनि उठ्दैन अब हामीले खेति खेताला पात लगाएर मान्छेहरू लगाएर खेतीबाली गरेर लगाएको बालीहरूमा चाहिँ हामीलाई एकदम अब नोकसा नै छ भन्नुपर्यो अहिलेको खेताला महँगाइमा खेताला पात महँगाइ छ दुई सौ अढाई सौ तिन सौ रुपियाँ हाजिरा तिन सौ रुपियाँ हाजिरा अढाई सौ रुपियाँ हाजिरा दिएर हामी खेतीबाली लगाउँछौँ तर हामीलाई चाहिँ एकदमै नोकसानै छ हामीलाई जति पनि यो सागसब्जीहरू हुन्छ एकदम कम्ती भाउमा बिक्री भइरहेको छ यसले गर्दा हामीलाई नोकसानै छ